हेलो को बोल्नु भएको ए हजुर ए हजुर हजुर ए हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर हेलो हेलो हजुर ए इन्डियन फुडको हामीले इटली बनाउँछ डोसा त्यहाँदेखि सिँगडा त्यहाँपछि तपाईँलाई के के हुन्छ हामी त्यो के भन्छ नेपालको मोमोहरू पनि हुन्छ नि मोमो थुक्पाहरू पनि बनाउछौँ हजुर हजुर हजुर तपाईँ खालि नाम खालि भन्नोस् होइन हामी त्यो पनि पर्सनली भए पनि पर्सनली पनि बनाइदिन्छु हजुर हजुर भन्नुहोस् त डिनरमा डिनरमा तपाईँको अब सिम्पल छ नि किनभने दाल भात भुजिया सिम्पल एकदम सिम्पल चट्नी हुन्छ नि हजुर तपाईँलाई मज्जा आउँछ खाएर तपाईँ एकपल्ट खाएर हेर्नुहोस् न तपाईँ हजुर हजुर हजुर एकदम एकदम हर्बर सर्विस हो हजुर हजुर सर्विस पनि मज्जाको छ हाम्रोमा त्यहाँपछि अब तपाईँले एकदम प्लेन हुन्छ नि एकदम सादा त्यस्तो खालको खाना दिन्छ एकदम डाइट खालको हेल्दी डाइट मज्जा आउँछ खाएर पनि एउटा ए ए मसला खानुहुने त्यसोभा चिकनमा बनाइदिम् अन्त चिकन हजुर हजुर मटन पनि खानुहुन्छ तपाईँले ए मटन खानु हुँदैन नभए मटन पनि बनाइदिन्थेँ म चिकन चिल्ली चिकन चिल्लीहरू रिस्की छ हजुर ए चिकन कबाब पनि हुन्छ होला ए ए हजुर हजुर नान हजुर हजुर हजुर हजुर नान नान पनि बनाइदिन्छौँ ए ए हजुर केही हुँदैन खाएर झन टेस्टी हुन्छ नि हजुर हजर ए हजुर आउनुहोस् न यहाँ आउनुहोस् आउनुहोस् तपाईँको ए हजुर हजुर त्यसो भए ए हुन्छ हुन्छ हुन्छ तपाईँलाई ठुलो हजुर अन्त तपाईँको हजुर हजुर हजुर रस गुल्ला अन्त चिसोमा पनि केही चाहिन्छ चिसोमा पनि हजुर छ लस्सी पनि पाउँछ भन्नुहोस् न हजुर ए ए अन्त तपाईँको साथीहरू कतिजना आउँदैछ ए त्यो अनुसार पनि बनाइदिन्छु नि दुई तिनजाना है अब ए हजुर हजुर तपाईँ त मेरो अब रेस्टुरेन्टको एकदम खास कस्टमर हुनुहुन्छ तपाईँको लागि हुन्छ नि फुल मेहनतहरू गरेर बनाउनु हुन्छ हजुर ए ए हुन्छ हुन्छ हुन्छ चार बजी होइन हुन्छ हुन्छ हुन्छ भन् हुन्छ खाएर भन्नुहोस् ल कस्तो थियो हुन्छ हुन्छ राखेको हुन्छ थ्याङ्क यू रेस्टुरेन्टमा